हैट भाइ अस्ति तपाईँहरूकोबाट मैले सोफा लगेको तपाईँको दोकानबाट बेकारको दिनुभएछ त्यत्रो दाम लिनुभयो मबाट अहिले घरमा ल्याउनेबित्तिकै घरको परिवारले कराएर मलाई गाडी त्यो उतार्दैखेरि यसरी उचालेको त्यसको त एकपट्टिको काँटी थियो कि के काठको लगाएको थियो त्यो फुस्किएर एकपट्टिको खुट्टै हल्लिने भयो अन्त त्यो कभर पनि एकदमै कम्ती दामको हालिदिएको रहेछ नि त त्यो रेक्सिन त बहुत मनपरेन मलाई त बहुत ठग्यौ यो भाइले मलाई अब यो सोफा मतलब यसरी ग नयाँ घर बनाएको थिएँ मैले नयाँ घरमा अब धेर दामको सोफा लगेर राखौँ भनेको त दुई दिन पनि बस्नु नहुने खाले सोफा तिमीले के अर्को देऊ हौ मालाई त्यो मैले हेरेको नदिएर चाहिँ अर्को हालिदियौ लोड गर्ने बेलामा चाहिँ म त छक्कै परेँ अन्त म के गर्नु अब त्यो सोफाको तिमी आफै भन अब त्यसको पैसा रिटर्न गर्छौ कि म त्यसलाई चेन्ज गर्नु उयो चेन्ज गरिदिन्छौ कि यो त भएन यस्तो खाले दोकानबाट त मैले मलाई एकजना भाइले एड्रेस दिएको थियो त्यो दाजुको दोकानमा एकदम राम्रो छ सस्तो पनि दिन्छ भनेर आएको अरू पनि तिम्रो लागि तिम्रो दोकानबाट के के अरू चिजहरू पनि किनाइदिन्छु भन्दैथिएँ त्यो सोफा त नि एकदम सबैले कराए मलाई घरको मान्छेले त्यसको त्यो रेक्जिनै बहुत पत्ला न पत्ला कम्ती दामको रहेछ तपाईँको त्यो रेक्सिन रेक्सिन त अलिक मोटा हुन्छ नि यत्रो दाम तिरे पछाडि त त्यो कलर पनि घरको मान्छेले मन पराएनन् कस्तो खाले दियौ दियौ भित्रको त्यो डन्लप पनि त एकदम पात्ला हालिदिएको रहेछ स्प्रिङहरू त्यो त्यो खुट्टाबाट यसो चिहाएर खुट्टा भाँचिएको त्योबाट फुस्किएको ठाउँबाट यसो हेरेको त स्प्रिङ पनि सानो पत्ला पत्ला खाले हालेको रहेछ यो रेडिमेड सोफा त बेकारमा ल्याएछु जस्तो भयो के गर्ने त भाइ अब यो सोफा अब मतलब अब बद्ली गरिदिने हो कि पैसा रिटर्न गरिदिने हो कि आएर रिपियर गरिदिन्छौ कि यहीँ आएर अलिक राम्रो सामानहरू हालिदिएर नभए त मलाई त एकदम ठिक लागेन भाइ यस्तो हो भने म त तिम्रो दोकानबाट सामान अरू आउनेहरूलाई पनि म ग्राहकहरूलाई रोकिदिन्छु एउटा ग्राहकहरूलाई राम्रो बुझाएर पो दिनुपर्छ त हौ यस्तो एकदम कि दुई नम्बरी गरे हौ भाइले यो देखायौ माल अर्को त्यस्तै कलरमा अनि हालिदेऊ अर्को माल यो त ठिक भएन भाइ र अन्त लु त्यसो हो भने तिमी आउन हौ एकखेप यहीँ मैले यो झुट बोलेको भने तिमी आएर मेरो घरमा आएर हेर न सोफाको गति कस्तो छ म त अब नयाँ घर मजाको कलर घरको कलर अनुसारले सोफाको कलर पनि रेक्सिनको कलर पनि लिएर गएको भरे त थत्तेरी म त एकदम मनपरेन भाइ ल के गर्छौ आउनु ल भाइ हेर्नु एकखेप ल ल